हाम्रा नानीहरूलाई एकदमै मातृभाषा भन्दा ठुलो भाषा केही छैन त्यो चाहिँ हाम्रो एकदमै मातृभाषा नेपाली भाषा हामीले नानीहरूलाई सिकाउनुपर्छ इङ्लिस भनेको त पछि सिकेको भाषा हो र नेपाली भनेको मातृभाषा हाम्रो एकदमै आमाको गर्भदेखि नै यो कुरा हामीले सिकेर आएको हो र नानीहरूलाई पनि हाम्रो मातृभाषा एकदमै सिकाउनुपर्छ कहिले पनि उनीहरूलाई आफ्नो मातृभाषाबाट अलग राखेर खालि इङ्लिस पढाउने इङ्लिसहरू बोल्ने त्यस्तो चाहिँ गर्नु हुँदैन हामीले आफ्नो मातृभाषालाई चै जसरी पनि हामीले जोगाएर राख्नुपर्छ र हाम्रो बालबालिकाहरलाई यो चाहिँ हामीले कहिल्यै बिर्सिनु दिनुहुँदैन मातृभाषा चाहिँ एकदमै हाम्रो मातृभाषा नै हो यो भाषा चै हामीले एकदमै नानीहरूलाई सिकउनैपर्छ